साँच्चै एउटा कुरा भन्नु थियो मैले पनि त्यो फ्रुट्स राख्ने प्लास्टिकको बकेटहरू मगाएको थिएँ होइन भरे त्यो प्लास्टिकको बकेट यति साह्रो डेलिकेट रहेछ यति साह्रो नराम्रो रहेछ कि त्यो बकेटको हेन्डल नै भाँचियो फर्स्ट ल्याउँदाखेरि नै र तिनवटा सेटमा चाहिँ फेरि एउटा सेट अलिकति डिफेक्टिभ रहेछ बिचमा पनि फाटेको रहेछ त्यस्तो खाले चाहिँ त्यो प्लास्टिक बकेटहरू चाहिँ नमगाउनु रहेछ है त्यति राम्रो हुँदैन रहेछ हेर्दा चाहिँ राम्रो हो तर यसमा पछि अनलाइनबाट अर्डर गर्दाखेरि चाहिँ यति नराम्रो डिफेक्टिभ पिसहरू आएको छ क्यारी गर्नु पनि सजिलो हुन्छ भनेर किनेको थिएँ होइन मेकअप सेट मेकअप सेटहरू पनि किनेको थिएँ प्लास्टिकको फ्रुट्स बकेट पनि किनेको थिएँ भरे त कस्तो खाले डेमेजहरू आउँदो रहेछ हो अनलाइनबाट नलिनु

फ्रुट्स बकेट भने नलिनु त्यो प्लास्टिकको राम्रो हुँदैन रहेछ